घरको द्वारसङ्घारतिर त्यो गोबर फिटेर पानीमा छम्किनुको कारण चाहिँ नि घर शुद्ध गर्नुको लागि हो जस्तो लाग्छ मलाई चाहिँ मैले जानेको चाहिँ है अब हामीलाई त सानैदेखि आमाहरूले त्यसरी नै सिकाउनुभएको छ है त्यो चाहिँ अब कस्तो भने अब नानीहरू जन्मियो भनेदेखि अब न्वारनहरू हुन्छ त्यो अब अशुद्ध हुन्छ होइन अन्त अशुद्ध हुन्छ त्यहाँदेखि त्यसको लागि चोखिनुको लागि एघार दिन लाग्छ एघार दिन लाग्छ अन्त एघार दिनमा शुद्धीकरण गर्छ शुद्धीकरण गर्दाखेरि चाहिँ अब त्यो सबै त्यसरी नै छर्किन्छ है कोही मान्छे मऱ्यो भने पनि तेह्र दिनको काम गर्दाखेरि पनि त्यो शुद्धीकरण दस दिनमा पनि गर्छ तेह्र दिनमा पनि गर्छ शुद्धीकरण गर्नुको लागि चाहिँ त्यो त्यसरी छर्किन्छ है घर शुद्ध बनाउनुको लागि हो जस्तो मलाई लाग्छ मलाई अब त्यो चाहिँ त्यस्तो लाग्छ है अन्त अब हामीले पहिला पहिला अब खानाहरू खाँदाखेरि भुइँमा भातहरू झऱ्यो भने खानाहरू झऱ्योओर्यो भने पनि गोबरमा पानी फिटेर पुरा हामीलाई उयो लोटाउनु लगाउनु हुन्थ्यो यसरी लोटाउनु गोबरले लोटाउनुपर्छ भन्नुहुन्थ्यो आमाहरूले त्यसै गर्थ्यौँ हामीले त्यो चाहिँ शुद्ध बनाएको घर शुद्ध बनाएको हो अन्त शुद्ध बनाउनु लागि नै हो जस्तो लाग्यो मलाई चाहिँ